मेरो क्षेत्रमा पर्ने संस्थाहरू वा विश्वविद्यालयहरू बारे बोल्नुपर्दा विश्वविद्यालयहरू धेरै छन् विश्वविद्यालयमा पर्ने हो नर्थ बेङ्गाल युनिभर्सिटी जुन चाहिँ एकदमै धेरै ठुलो भूमिका निभाएको नर्थ बेङ्गालमा मतलब मेरो क्षेत्रमा अनि त्यसपछि विद्यालयहरू पनि धेरै छन् महाविद्यालयहरू र संस्थाहरू जस्तो कि एनजिओ सेल्फ हेल्प ग्रुप हेल्पिङ हेन्डस् यो सब संस्थाहरूले पनि हाम्रो सोसाइटीलाई निर्माण गर्नको निम्ति सोसाइटीलाई पोजिटिभ एनर्जी दिनको निम्ति पछि सोसाइटीलाई स्वच्छ अनि सुन्दर बनाउनको निम्ति धेरै नै राम्रो भूमिका निभाएका छन् र यही संस्थाहरू विश्वविद्यालयहरू इन्स्टिट्युटहरू मेरो क्षेत्रमा प्रशस्तै पाइन्छ जस्तै कि एनजिओ हेल्पिङ् हेन्डस् सेल्फ हेल्प ग्रुप यी सब मेरै क्षेत्रको वरिपरिमा पर्छ अनि विश्वविद्यालय पनि मेरै क्षेत्रमा उपलब्ध छ र यी विश्वविद्यालय महाविद्यालय यी संस्थाहरू जस्तो कि सेल्फ हेल्प ग्रुप हेल्पिङ् हेन्डस् हु केयर्स इच एन एभ्री थिङ इज इस यी संस्थाहरूले शिक्षालाई धेरै अघि बढाउनमा हेल्प गर्छ सोसाइटीलाई पोजिटिभ एनर्जी दिनमा हेल्प गर्छ अनि कुनै पनि क्राइम हुनदेखि त्यसलाई अगा अगाडिबाट त्यसलाई सचेत गराउँछ अनि त्यसलाई रोक्ने बाटो पनि देखाइरहेको हुन्छन्